हाम्रो घरमा अस्तिको दिन हामीले एउटा बाच्छा जन्मेको छ अनि त्यसलाई हामी स्याहारसुसार हामी कसरी गर्छौँ भन्दाखेरि हामीले त्यसलाई बिहानै हामीले दुधहरू दिनको निम्ति त्यसलाई आमाको दुधहरू गाईको दुधहरू खुवाउनको निम्ति हामी त्यसलाई पक्रिएर साथै त्यो बिमारी हुँदाखेरि हामी डक्टरहरूलाई बोलाएर त्यसलाई चिकित्सा रूपले हामीले औषधीहरू गर्छौँ साथै त्यसलाई हामी भोजन त्यसको जुन आमाद्वारा आमालाई हामी राम्रो प्रकारको खाद्यहरू हामीले दिएर त्यसलाई हेरचाह गरेर हामी त्यसलाई हुर्काउँछौँ अनि त्यसको पछि हामी त्यसलाई धेरै प्रकारको खानापिना हामी घाँसहरू दबाईहरू हामी त्यसलाई दिएर त्यो निको हुन्छ